मेरो एक्सपिरियन्स चाहिँ चिल्ड्रेन बुकलाई लिएर चाहिँ के थियौँ जब सानो थिएँ तब मैले मलाई चिल्ड्रेन बुकको बारेमा पढेको थिएँ जसले चाहिँ मलाई ठुलो भएर धेरै मदत गऱ्यो जस्तो कि लिनुहोस् अब त्यो सबै उही वाला तपाईँको मैले एकदमै राम्रो एकदम चिल्ड्रेन बुक चाहिँ एकदमै राम्रो रहेछ मैले ठुलो आयो ठुलो भएर बुझेँ किनकि चिल्ड्रेन बुकमा चाहिँ मैले पढेको थिएँ कि जे त्यो घाँसफुसहरूलाई बढाउनुपर्छ एकदमै राम्रो अहिले त त्यस्तो सिकाउँदैन अहिले त हामी एकदम चेन्ज चेन्ज भएको छौँ किनकि हाम्रो एकदम वातावरण हामी राम्ररी राख्नुपर्छ अनि त्यसरी नै हाम्रो उयो हुन्छ हाम्रो प्रगति हुन्छ मैले चिल्ड्रेनमा पढेको थिएँ एकदमै राम्रो किन हेर्नुहोस् एकदमै राम्रो पढौँ पढौँ पढौँ खालके हुन्छ चिल्ड्रेन बुक एकदमै राम्रो हुन्छ बाहिरबाट पनि दामी भित्रबाट पनि एकदमै दामी हुन्छ तपाईँहरूलाई पनि पढ्नु मन लाग्छ किनकि यस्तो मजाको हुन्छ कि भित्रबाट पनि राम्रो हुन्छ एकदमै चराहरू नानीहरूलाई त्यस्तै मनपर्छ चराहरू म नानी हो र त मलाई चराहरू मनपरेको कस्तो चाहिँ मनपर्थ्यो भन्नु नि चराहरू तपाईँहरू नानी हुँदा पनि तपाईँलाई मनपर्थ्यो आई स्योर म तपाईँलाई ग्यारेन्टी दिन्छु किनकि चराहरू एकदमै हुन्छ नि राम्रो भएको अनि एकदमै राम्रो हुन्छ होइन अनि चराहरू भएको यता रुख बनिएको यता के भएको क्लासमा अनि तपाईँहरू चिल्ड्रेन बुकमा जे बनाउँछ नि नानीहरूलाई त्यही सिक्छ त्यस्तो राम्रो हुन्छ कि त्यही सिक्छ अनि मलाई त मम्मीले यति राम्रो राम्रो बुक किनिदिनु भएको थियो एकदम यता यतापट्टि साथीहरूसँग मिलिरहेको यतापट्टि सबैसँग बोलेको साथीहरूसँग मिलेको यस्तो त राम्रो हो नि त साथीहरूसँग मिल्नुपऱ्यो सबैसँग बोल्नुपऱ्यो त्यो भयो अनि गरिबहरूको मदत गर्नु झन् यत्ति राम्रो कुरा हो आफूले कति पुण्य कमाउँछौँ यत्ति राम्रो हो अनि मैले चिल्ड्रेन बुकमा चाहिँ त्यस्तो देखेको थिएँ फर्स्टमा त्यो मेरो एउटा एउटा प्रतिदिन हो कि चिल्ड्रेन बुकमा चाहिँ मैले गरिबलाई मदत गरेको देखेँ गरिबलाई हेला गरेको देखेँ गरिबलाई मदत गरेको देखेँ अनि मैले म सानो हुँदाखेरि सानो दिनमा मैले एउटा मदत गरेको थिएँ अहिले त्यो आन्टी यति राम्रो हुनुहुन्छ यति राम्रो हुनुहुन्छ उसको नाति यति नाति आफ्नो छोराछोरीहरूसँग बस्नुहुन्छ यति पढालिखा नातिहरू आफ्नो होइन छोराछोरीहरू पनि मैले उयो गरेर गरेको यति राम्रो हुनुहुन्छ म मलाई अहिले भेट्नुहुन्छ मलाई भन्नुहुन्छ धन्यवाद तपाईँले यति मलाई उयो गर्नुभयो म भन्छु मलाई केही नभन्नु किनकि मेरो आमाले दिएको देन हो उयो आमाले अब मैले अँ मलाई भन्नुहोस् म चिन्दिनँ तपाईँलाई भन्नु सक्थे नि त तर मैले सानोमा के सिकेँ जे गरेको हामीले त्यो आमाले गर्दा भएको आमाले नजन्माएको हामी केही गर्ने थिएनौँ चिल्ड्रेन बुकमा त्यही भन्छ अनि चिल्ड्रेन बुक तपाईँहरू आफ्नो नानीहरूलाई सानो हुँदैखेरि एकदम राम्रो राम्रो चिल्ड्रेन बुक ल्याएर दिनुहोस् कतिवटा यस्तो बुक बुक छ तपाईँहरू आफै सोच्नुहोस् यत्ति राम्रो राम्रो बुकहरू छ तपाईँहरू पढ्न सक्नुहुँदैन नानीहरूलाई पढाउनु सक्नुहुँदैन यति राम्रो ठुलोहरूलाई पनि एकदम पोजिटिभ एकदम राम्रो इम्प्याक्ट गर्छ यति राम्रोहरू हुन्छ लिटल स्टारहरू छ लिटल स्टारले कति मजाको कुरा भन्छ तपाईँहरू सुनेको छन् कि छैनन् मैले पढेको एउटा बुक लिटल स्टार हो सानो भक्कु परेको लिटल स्टार त्यसमा त्यसमा भनेको छ त्यसमा त्यसमा भनेको छ कि ताराहरूले हामीले कति चाँद र ताराहरूलाई ट्रस्ट गर्छौँ कति विश्वास गर्छौँ तिनीहरूले हामीलाई राति पहिला पहिलाको जमानामा बत्तीहरू हुँदैन थियो त्यति बेला हामी तारा अनि रोसनी ताराले दिन्थ्यो हामीलाई यत्ति चाहिँ भनौँ भने सानो लिटल स्टार तर मरेर गयो भने लिटल स्टार चाहिँ रहनेछ तपाईँ एउटा सानो सानो तारा बनेर चाहिँ रहनेछ त्यो भनेको छ